मेरो सबल पक्ष चाहिँ के हो भन्दाखेरि म गाउँघरमा परिवारमा सबैको सहायता गर्छु सबैलाई राम्ररी स राम्ररी व्यवहार गर्छु सबैको इज्जत गर्छु सबैलाई चाहेको परेको बेला सबैको सहायता गर्छु कसैसँग नराम्रो हुँदै गरेको हरू म देख्न सक्दिनँ मलाई त्यो त्यसको सबसे खिलाफ छु म त्यस्तो नराम्रो कुराहरूको कसैसँग अब बानी बेहोरा धम्की अब हुन्छ राम्ररी त्यो धम्कीसँग बोलेको इज्जत नगरेको देख्दाखेरि मलाई साह्रै रिस उठेर आउँछ म त्यस्तो सहायताहरू गर्छु दुःखको बेलाहरू सबैको पैसाले नभए पनि म आफ्नो हातले सबैको सहायता गर्छु त्यो त मेरोमा सबसे ठुलो सबल पक्ष हो अनि मेरो कमजोरी चाहिँ कसैले मलाई एक शब्द पनि भन्यो भने मनमा लाग्ने एक शब्द पनि भन्यो भने चाहिँ मेरो चित्त चाहिँ छिट्टै दुःखिहाल्छ अनि मेरा आँखाबाट आँसु खस्छ त्यो चाहिँ मेरो सबसे ठुलो कमजोरी पक्ष हो मलाई कसैले केही भनिहाल्यो कि त मलाई केही नराम्रो शब्द भन्यो भने मलाई छिटै चित्त दुःख्छ र मेरा आँखाबाट आँसु खस्छ त्यही हो मेरो सबसे ठुलो कमजोरी